मेरा गाउँका मानिसहरूले त प्राय धेरै मिहिनेतै गर्छन् मिहिनत गरेको कारणले गर्दा वजन बढ्ने समस्याहरू त आउँदैन तर पनि यदि भइहाले पनि मिहिनेत नै गर्छन् हिँडछन् डुल्छन् उकालो ओह्रालो हिँड्नेको कारणले गर्दा पनि त्यो वजनहरू त्यो मेनटेन नै रहन्छ सधैँभरि र मिहिनेत नै हो सर्बप्रथम त मिहिनेत यत्ति गर्छन् कि वजन घटाउनुपर्ने त्यो समस्या आइपर्दैन यही घरेलु लोकप्रिय उपचारभन्दा हामी यसलाई केही कम छैन यही मिहिनेत नै भन्न सकिन्छ